मैलाहरूले माछा मार्न त उहाँहरूलाई अलिकति गाह्रै पर्छ तर उहाँहरूले मार्नमा सहयोग चाहिँ उहाँहरूले पुऱ्याउँछ जस्तै हामी खोला थुनेर माछा मार्छौँ भने मैला दिदी बहिनीहरूले चाहिँ माटो बोकेर त्यो माटो थुन्नमा सहायता अनि मद्दत गर्छ अनि त्यो थुन्नका निम्ति हामीलाई त्यो पत्करहरू चाहिन्छ झ्यासहरू चाहिन्छ अनि त्यो झ्यासहरू ल्याउनमा चाहिँ उहाँहरूले सहयोग गर्छ अनि जब त्यो कुरालाई गरिसक्छ त्यसको बापतमा पक्रिनु त वहाँहरूले सकि नै हाल्छ अनि समुद्रको कुरा भन्दा दिदी बहिनीहरूले सकेसम्म सक्दो ठाउँहरूमा उहाँहरूले जाल गर्नु सक्छ रडहरू फिसिङ बल्छीहरू खेल्नु सक्छ त्यो त उहाँहरूले साधारण तरिकाले सक्छ